मलाई मन पर्ने कुरा त टिभीको चलचित्रहरू पुरा मनपर्छ चलचित्रहरू थुप्रै हेरेको छु राजेश हमालको पिक्चर यता राजेश हमालको यता भुवन केसीको थुप्रै पिक्चरहरू हेरेको छु हेर्नु त हिन्दी पिक्चरहरू पनि हेरेको छु डेनीको पिकचरहरू मिथुनको जितेन्द्र धर्मेन्द्र थुप्रै पिक्चरहरू हेरेको छु धर्मेन्द्र ऋषि कपुर शशी कपुर सप पिक्चरहरू हेरेको छु यता राज बब्बर पिक्चरहरू थुप्रै हेरेको छु

अनि मनपर्ने मलाई मनपर्ने कुरा त उता यही पिक्चरहरू हो अनि यता उयो पनि हेरेको छु टिभीमा केबिसी यता एक दुईवटा सिरियल पनि अनि यता डान्स इन्डिया डान्स यता इन्डियन आइडल पनि पुरा मनपर्छ हेरेको छु पुरा राम्रो लाग्छ